अहिलेसम्म मैले खिँचेको मन पर्ने तस्विरहरू मध्ये चाहिँ एउटा जुन चाहिँ मैले बिहानीपख खिँचेको थिएँ जुन चाहिँ सूर्य उदय हुँदै गरेको घरको गमलाको कमलाको बोटसँग एकदम मिलाएर जुन चाहिँ चाहिँ एकदमै राम्रो देखिएको थियो त्यस तस्विरमा सूर्य उदय हुँदै गरेको छेउमा फुल अनि हा हातको कल्ली पनि त्यसमा छेउमा बा बाला थियो बाला चाहिँ त्यस बालाको बिचबाट नै सूर्य उदय हुँदै गरेको तस्विर मैले खिँचेर राखेको थिएँ त्यस तस्विर चाहिँ एकदमै सुन्दर थियो